मलाई थाहा भएका खेलकुद व्यक्तिहरूमा भाइचुङ भुटिया सुनील छेत्री भरत छेत्री इत्यादिहरू छन् है यसमा अझै नजिकमा मैले जानेको व्यक्ति हुन् श्री भाइचुङ भुटिया जो चाहिँ सिक्किमको दक्षिण सिक्किमबाट आउनुहुन्छ र उहाँ एकदमै एउटा कृषकको फेमिलीबाट परिवारबाट आएका व्यक्ति उहाँले सङ्घर्ष गरेर धेरै उपलब्धिहरू हासिल गरिसक् गर्नुभयो अनि पछि गएर उहाँ भारतीय फुटबल टिमको अथवा भारतीय फुटबल दलको कप्तान पनि भएर धेरै उपलब्धिहरू हासिल गर्नुभयो